मैले अस्तिको दिन अनलाइनमा कुर्था राम्रो देखेँ कि मोबाइलमा अन्त मगाएको थिएँ कलरहरू राम्रो मज्जाको साइजहरू देखेर ठिक्क डबल एक्सएलको भनेर मगाएको थिएँ कि भरे ल्याएपछि त साइज पनि मिलेन कलरहरू पनि अलिक त्यो आफूले भने जस्तो लागेन हो मन परेन हौ राम्रो छैन क्वालिटी पनि अब जस्तो त्यहाँनिर लगाएको लगाएकोमा राम्रो देखेको थियो नि त्यस्तो क्वालिटी नै छैन मैले चाहिँ राम्रो देखेर किनेको थिएँ मगाएको थिएँ भरे त त्यो खालको नै आएन हौ